विभिन्न मौसममा गाउँमा जाँदा चाहिँ अबो जाडो महिनामा अब धेरै कुराहरू नयाँ नयाँ लुगाहरू निस्किन्छ धेरै कुरा कता घुम्नुजानु पाउँछ अनि त्यहाँ राम्रो लाग्छ जाडो महिना पुरा मन पर्छ अनि गरम महिनामा भनेको अब घर घरै बस्नु फेनमा अनि हाफ प्यान्ट गन्जी लगाएर यता उता घुम्नुगयो यस्तो राम्रो लाग्छ अनि अब वसन्त मौसममा फुलहरू नयाँ नयाँ फल्छ नयाँ नयाँ फुलहरू देखेर राम्रो लाग्छ घुम्नु जान्छ नयाँ नयाँ जग्गातिर राम्रो राम्रो फुलहरू फुलेको हुन्छ धेरै जग्गातिर अनि अझै अब अझै अरूअरू नि मौसममा नि राम्रो लाग्छ जाडो भयो यस्तो भयो के के